हेलो म एउटा कस्टमर कि तपाईँको फुलको लागि कालिम्पोङमा धेरैवटा फुलहरूको बिजनेस हुन्छ अरे सुनेको थिएँ फुल चाहिँ कालिम्पोङको फ्लोरिस्ट फ्लोरिकलचर चाहिँ कालिम्पोङमा धेरै फैलिएको छ भनेर सुनेको थिएँ कस्तो खालको फुलहरू तपाईँहरूकोमा छ होला भनेर त्यही सोध्नुपऱ्यो भनेर नि क कसको प्राइस चाहिँ कति पर्छ होला र कस्तो पाराले हामीले कलेक्सन गर्नुसक्छौँ होला भनेर नि कटिङ फ्लावर्सहरू छ तपाईँको बोनसाईहरू प पाइन्छ होला बोनसाईको पनि छ अहिले एकदम डिमान्ड कटिङ फ्लावरहरू त त्यो भनिदिनुहोस् त्यो विषयमा अलिकति कस्तो पाराले पाइन्छ हवस् थ्याङ्क यू